मलाई मनपर्ने सबभन्दा प्रिय लागेको खेल चाहिँ फुटबल हो र मलाई यो मन पर्नुको कारण चाहिँ अब सानोदेखि खेलेर आएको पनि हो बुझ्न पनि सुबिधा र जसले पनि खेल्न पायो र साधारणभन्दा साधारण मान्छेले पनि यदि त्यो फुटबल म्याच हेर्दैछ भने उसले त्यो बुझ्छ जब गोल हुन्छ ए गोल भयो भनेर बुझ्छ